दाजु म हौ माथि म यता टिभी टावरबाट बोलेको भाइ कि सुन्नुहोस् न तपाईँको नम्बर चाहिँ मलाई यता हिरेस दाले दिएको हिरेस दाले कि अन्त म मलाई त अघि तपाईँ त्यो दाले भन्यो होला टिभी टावरमा पिकअप गर्नु भनेर तर दा म हेर्नुहोस् न मेरो त काम परेर त म त अहिले त लेबुङ आएको छु तल लेबुङदेखि पनि मुनि हरसिङ आएको छु हो अन्त काइन्डली तपाईँले मलाई अब बरू अलिक भाडा पनि बढाएर दिन्छु तपाईँलाई अलिक तलसम्म आइदिनु होस् न लेबुङको तल एक्जेक्ट हजुर हजुर तपाईँ उसमा आइदिनु होस् न त्यो एक्जेक्टली उ क्या एनिमल सेल्टर सेल्टरको अलिकति तल आइदिनु होस् त्यहाँबाट मलाई पिकअप गर्नुहोस् अन्त त्यहाँबाट सिधै गएर लन्च गरेर सिलगढीको हजुर हजुर सिलगढीको हाकिमपाडा हाकिमपाडामा मलाई टक्क पुर्याइदिनु होस् न दा हो ल दा अन्त त्यो भाडाहरू मिलाइदिई हाल्छु तपाईँलाई त्यत्ति ल्याइदिएकोमा म सबै उ गरिदिई हाल्छु त्यो एड्रेस चाहिँ याद भयो दा तपाईँलाई टिभी टावर हजुर टिभी टावर त याद भयो नि तल तल म उसमा तपाईँ आउँदै जानुहोस् न म तपाईँलाई फोन गर्छु हो फोनमा बात गर्दै आउँ न नेटवर्क भएन रहेछ भने पनि म तपाईँलाई मेसेज चाहिँ गरिदिई राख्छु नि त्यहाँ ओर्ह्लियो भने जसले पनि चिन्छ हौ दाइ एनिमल सेल्टर भन्यो भने जसले पनि चिन्छ लेबुङको कि बाटो चाहिँ अलिक खत्तम छ त्यहाँबाट पिकअप गर्नुहोस् न मलाई ठिकै हुन्छ ल ल ओके दा